संस्कृति सम्पदा प्रदर्शन गर्ने पश्चिम बङ्गालका प्रमुख कला ग्यालरीहरू मध्ये हाम्रो दार्जिलिङमा एक ग्यालरी पनि छन् त्यसमा इभा आर्ट ग्यालरी पनि छ त्यहाँ धेरै पुराना पुराना दार्जिलिङका चित्रहरू पनि देख्ने गर्छौँ साथै त्यसमा हाम्रो फर्स्ट कमानको कमानको म्यानेजर महिला म्यानेजर मनिसाको चित्र साथै फर्स्ट कुल्ली महिलाको श्रीधर बेन्द्रेको पनि च चित्र पाइन्छ ते तिनीहरू साथै दार्जिलिङका पुराना पुराना चित्रहरू पनि त्यहाँ देख्ने गर्छौँ त्यहाँ भएको धेरै चित्रहरू सबै नै राम्रो छ